हेलो ए सुन्दैछौ यहाँसम्म सुन्दैछ तिम्रो आवाज त अन्त त्यो के हौ त हौ हाम्रो समाजको त्यो बाजे त साह्रै माया लाग्दो अवस्थामा बसिरहेको छ उसको लागि त्यो घरको फोटो पठाएको रहेछ कि ग्रुपमा अहिले मैले हेरेँ नि त समाजको ग्रुपमा अन्त उसको लागि के कसो गरेर हुन्छ हामीले अलिक यसो कन्ट्रिब्युसन गरेर उसको लागि घर यसो बस्नु सक्ने चाहिँ बनाइदिनु पर्छ होला हौ कम्ती खर्च गरेर भए पनि सबैजना मिलेर

त्यही भएर त मैले तिमीलाई फोन गरेको कि अन्त के हरे समाजको ग्रुपमा चाहिँ अहिले म लेखेर हाल्छु कि त भन्छु कि अन्त त्यसमा चाहिँ अँ गर्नु पर्छ भनेर एउटाले भन्यो भने त अरू पनि यसो म पनि गर्छु सहायता भन्छ कि भनेर नि अबो मिटिङ राख्दा पनि हुन्छ अहिले त के अन्त वाट्सएपको ए उयो छ सुविस्ता छ वाट्सएपमा यसो सल सरसल्लाह गरेर अन्त आर्थिक यसो सहयोग गर्दा भइहाल्छ नि होइन होइन हौ अहिले चाहिँ यसो सरसल्लाह गर्नु पर्छ कि अन्तखेरि सबैजनाको सहमति अनुसार चाहिँ त्यहाँदेखिको गर्ने भएपछि चाहिँ मिटिङ कल गरेर एउटा रेजुलेसन बनाएर अन्त त्याँनिर चाहिँ अब कति कति उठाउने आफ्नो जेथाशक्ति कसैले अबो एउटा फिक्स रेट नतोकौँ दिनुसक्नेले दिइहाल्छ नदिनु सक्नेले पनि अलि अलि दिन्छ अन्त साह्रै पैसै निकाल्नु नसक्नेले यसो एकदिन आफ्नो उयो दियो भने पनि हुन्छ नि आएर कामहरू गरिदियो भने पनि आखिरी त्यहाँ हामीले लेबर पनि लाउनुपर्छ अन्त गऱ्यो भने त त्यसरी गऱ्यो भने चाहिँ हुन्छ अन्त एकदिन हामी मिटिङ गरेर चाहिँ एउटा रेजुलेशन बनाएर अन्त पैसा दिनेहरूकोबाट पैसा कलेक्सन गरेर चाहिँ त्यो अनुसारले चाहिँ सामानहरू ल्याएर अन्त कति भ्याउँछ सक्ने चाहिँ त्यो बाजेको सो मरम्मति गरदिउँ न त्यो घर त्यही त